हेलो तपाईँ म तपाईँ मोहन बोल्नु भएको चियाबारी घुम्नु चियाबारी चाहिँ हामी डुल्नु आएको कि चियाबारी अब कहाँ कहाँ चाहिँ राम्रो सबभन्दा फेमस चियाबारीहरू छ भन्दिनुहोस् न एकपल्ट हजर हजर यहाँ त गर्मी छैन नि हाम्रो उताभन्दा त हुन्छ हजुर

हजुर हजुर हजुर त्यो चाहिँ को कता भएर जानुपर्छ हजुर नेपाली ड्राइभर त छैन नि हौ बङ्गाली नै छ नि

हजुर आउँँछ अलिअलि बुझ्छ ए हुन्छ हुन्छ गेल भन् गेलभन्दा पनि पेसोक चाहिँ कति टाढो पर्छ ए पेसोक चाहिँ सुनेको थियौँ नि त हामीले कि अन्त पेसोक पनि राम्रो छ नि डुल्नु लायककै है ए हजुर हजुर हजुर हजुर हामी बेसी छैन छ सातजना छ हौ हामी हजुर हजुर के भन्ने हरे ए हजुर हजुर हजुर लप्चू ए हजुर हजुर त्यहाँको पेँडा फेमस छ नि है हजुर हुन्छ हामी आउने नि अर्को हप्तातिर आउँछु कि त्यतिखेर फेरि तपाईँलाई फोन गर्छ नि एकपल्ट हुन्छ